ग्रामीण क्षेत्रको कृषकले सामना गर्नुपर्ने चुनौतीहरू चाहिँ जस्तो कि धान रोपेको टाइममा चाहिँ बेसी पानी परेर चाहिँ बेसी पानी परेरचाहिँचैँ सबै बगाएर धान सबै बगाएर लिएर जान्छ अन्त अर्को चाहिँ मकै मकै उमारेको टाइममा चाहिँ सबै चराहरूले खाइदिएर बाँदरहरूले खाइदिएर चाहिँ त्यो सबै नष्ट गरिदिन्छ